खेल खेल्दा घाइते हुने वा दुर्घटना बढेको खेलाडीलाई चाहिँ खेलाडीको लागि चाहिँ हाम्रो यता अब केही म्याचहरू अर्गनाइज गरेछौँ है डक्टरहरू डक्टर आउनुहुन्छ होइन एम्बुलेन्स पनि हुन्छ डक्टरकै हेल्परहरू हुनुहुन्छ अनि उनीहरू चाहिँ अब खेल खेल्दा खेल्दा घाइते भए भने चाहिँ अब फर्स्टमा चाहिँ उनीहरूलाई अब डक्टरले त्यहीँनिर अलिअलि उपचारहरू गर्नुहुन्छ अन्त त्यो उपचार गर्दा पनि निको भएन भने चाहिँ उनीहरूलाई एम्बुलेन्समा लिएर हस्पिटल लानुहुन्छ